हेलो हजुर भन्नु न दिदी हजुर हजुर जाने त जाने होइन त्यो प्लानहरू गरेको हो अन्त घुम्नु पर्छ नि हामी होइन मैले पनि सोधेको थिएँ कि त्यो टोय ट्रेनको तर पहिल्यै काट्नु पर्छ हरे त्यो टोय ट्रेनको चाहिँ हो अन्त मेरो साथीहरू कति उयो गरेको थियो रहेछ जाने उनीहरू चाहिँ सिलगडीबाट चाहिँ सुकुनाबाट चढेर जाने भनेर चाहिँ भन्दै थियो तर कति काट्दाखेरि पनि घरी के नमिलेर घरी के नमिलेर घरी महँगो भयो भनेर चाहिँ उयो भएकै छैन रहेछ अन्त पाउला के भन्ने नि मेरो चाहिँ हो अन्त त्यो टोय ट्रेन चाहिँ के भन्छ सुकुना हुँदै त्यहाँदेखिको तिनधारे हुँदै कर्सियङ हुँदै अब घुम हुँदै जाँदो रहेछ तर अब धेरै ढिलो तर अब हामी त अब त्यो मनोरन्जनको लागि हो नि त त्यो त होइन ढिलै भए तापनि हजुर हजुर अन्त कति रुप्पे भन्यो तपाईँलाई त्यहाँ उयो कति रहेछ फेयर टिकट चाहिँ त्यो चाहिँ होइन अब पैसा त पैसा त भइहाल्छ होइन अब पैसा त भइहाल्छ है अब हामी घुम्नुको लागि गएको हो होइन मनोरन्जन गर्नुको लागि गएको हो अन्त एक पल्ट हेर्नु न तपाईँ अन्त एक पल्ट तपाईँ हेर्नु यसो सोध्नु कति पर्छ के पर्छ अन्त एउटा समय मिलाएर चाहिँ जाऊँ न अब यस्तो दिनहरू राम्रो भएको बेलामा घमाइलो भएको बेलामा जाँदा चाहिँ मजा पनि आउँछ नभएदेखिको त अब कस्तो हुन्छन् त अब फेरि फर्स्ट टाइम टोय ट्रेन दार्जिलिङको टोय ट्रेनमा अब हामी चढ्नु आँटेको त्यो एक्सपिरियन्स पनि राम्रो होस् न है अब पानीहरू परेको बेलामा त फोटोहरू त्यस्तो राम्रो न आउला फेरि त्यो ठाउँ ठाउँमा रोक्छ पनि हरे होइन त्यति बेला चाहिँ अब हामीले फोटोहरू खिच्यो भने अब राम्रो आवोस् न अब पानीको बेलामा त धेरै अब नराम्रो आउँदैन भिज्छ हो बिमारहरू हुन्छ फेरि मौसम नै त्यही भएर चाहिँ अन्त यसो दिन पनि हेरौँ न है अब विशेष त अब अब पनि ठिकै हुन्छ अब त झन् अब मजा आउँछ हो न जाडो हुन्छ अब गरम पनि हुँदैन त्यहाँनेरि अन्त यस्तो बेलामा चाहिँ घमाइलो पनि हुन्छ हेरौँ न हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ